हालैमा त लेख्ने बानी हराइसकेको छ हामीले सानोमा सानोमा चाहिँ लेख्ने गर्थ्यौँ गर्थ्यौँ अहिले चाहिँ मोबाइल ल्यापटपले गर्दाखेरि सबै वाट्सएप वाट्सएप मेलहरू गर्नु पर्छ त्यस कारणले हामी प्राय जस्तो नै लेख्ने बानी हराइसकेको छ कहिलेकाहीँ नानीलाई होमवर्क गराउँदा चाहिँ लेख्ने गर्छ लेख्ने गर्छौँ र पढाउँछु पनि लेख्छु लेख्ने लेख्नुपर्छ त्यसैले गर्दा हामी मोबाइलले गर्दा हामी लेख्ने बानी हराइसक्यो प्राय प्राय मान्छेहरूले लेख्ने लेख्नु नै छोडिसकेको छ प्राय फोनमै फोनमा नै लेखेर पठाउँने गर्छ लेख्नु नै अल्छि मान्छ अहिलेको मान्छेहरू हुनु त लेख लेख्यो भने लेख्ने बानी गऱ्यो भने राम्रै राम्रो हुन्छ तर मान्छेले फोनले ल्यापटपले गर्दा लेख्नु नै अल्छि अल्छि मान्छ लेख्नु नै हराइसकेको छ र अहिले दोकनहरूतिर पनि पेन पेन्सिलहरू पनि त्यस्तो बिक्री भएको जस्तो लाग्दैन मोबाइलले गर्दा प्राय मोबाइमा नै आइहाल्छ नोट्सहरू भयो केही म्यासेजहरू भयो त्यही कारण म्यासेजहरू भयो मोबाइलमै त आइहाल्छ लेख्नै त पर्दैन अहिले त पहिला जस्तो पेपर पेपरमा लेखेर पठाउँनु त पर्दैन लेख्नै पर्दैन अहिले त क्लास टेनसम्म चाहिँ मुस्किल लेख्छ होला तर इलेभेनदेखि वाट्सएपमा नै आइहाल्छ नोट्सहरू पनि वाट्सएपमै पठाइहाल्छ पढ्नु त पढ्नु पनि त्यसैबाट नै पढ्छ नानीहरूले अहिले त सजिलो छ फोनले गर्दा नानीहरू प्रायै लेख्दैन नोट्स त वाट्सएपमै पढेर जान्छ एक्जामहरूतिर पनि फोनमै आएको हुन्छ त्यही पढेर जान्छ लेख्नु लेख्नु त खालि एक्जाम बस्दा मात्र होला सायद उनीहरूको लेख्नु लेख्नै त पर्दैन वाट्सएपमा आउने गर्छ